चित्रहरू चाहिँ मलाई बनाउन आउँदैन किनकि हामीले स्कुलमा त्यस्तो केही चित्रहरू चाहिँ सिकेनौँ होइन त्यही कारणले चित्रहरू बनाउन चाहिँ मलाई आउँदैन र म चित्रहरूको बारेमा त्यस्तो केही पनि मलाई अनुभव पनि छैन हो अरू त म चित्रहरूको बारेमा जे केही पनि भन्न सक्दिनँ